उम्म अच्छा मैले फोन गर्नुको कारण चाहिँ के हो योपालि कस्तो भयो खेती अन्नबाली ए होइन नि अब पोहोरको जति नै अलिकति गर्नु नि पोहोर पनि अब दिनु भएको थियो योपालि अब खेतको आलीहरू पनि भत्किएको छ यता पानीको समस्या पनि छ पैसा पनि बुझाउनु पर्छ मैले पनि यसो कोसिस गर्नु उम्म होइन जमिन त अलि चिसै जस्तै छ यो पालि अलिक अलिक योपालि त अलिक अन्न भएको जस्तो पनि मैले लागेको थियो के भन्नुहुन्छ अलिक अहिलेको सालको जति नै दिने कोसिस गर्नु नि ए अब अब अरू त के भन्नु मैले मेरो पनि त त्यो आलीसाली बनाउनु छ पानीको पैसा पनि बुझाउनु पर्छ मैले पनि यता उति मिलाउनु पर्छ यस्तो पाराले त अप्ठ्यारो पर्छ अनि यो योपालि मल कम्ती हाल्नु भयो कि क्या हो उम्म्

यस्तो प्रकारले कसरी हुन्छ तपाईँलाई मैले गरोस् मलाई पनि होस् भनेर मैले तपाईँलाई जिम्मावारी दिएको अन्त खेतमा यसो बाख्रा कुखुराहरू पनि पस्छ होला कि क्या हो मलाई त त्यस्तै लाग्यो है ल ल ल हुन्छ त्यसो भनि म अर्को हुन्छ म त्यसो भनि अर्को हप्ता आउँछु के कसो रहेछ बुझ्छु नि हवस् ल अब म अर्को हप्तातिर आउँछु कि के कस्तो रहेछ बुझ्छु नि ल ल ल ल ल हुन्छ हुन्छ ल ल ल हुन्छ